मलाई स्कुलमा मन पर्ने विषय भनेको राजनीति शास्त्र वा पोलिटिकल साइन्स थियो र यो मन पर्नु को एउटा कारण के पनि थियो भन्दाखेरि श्रद्धावान लबते ज्ञानम् अर्थात कसैले हामीलाई हामीले कसैलाई श्रद्धा गरेर सुन्दैछौँ भने त्यो मान्छेले बोलेको त्यो मान्छेको विचार अथवा त्यो मान्छेले पढाएको कुरा हामीलाई छिट्टो याद हुन्छ भनेर भन्छौँ र त्यस्तै प्रकारले हाम्रो स्कुलमा एकजना गुरुबा हुनुहुन्थ्यो गुरुबाले गुरुबाको नाम स्याम प्रधान हुनुहुन्थ्यो र सरले पढाएको मलाई असाध्य मन पर्थ्यो सरले भनेका कुराहरू मलाई छिट्टो याद हुन्थ्यो सरले पढाउनु भएको हरेक कुरा अहिलेसम्म पनि याद छ र र त्यस विषयमा के भन्नु पर्दाखेरि सरले पढाएको सरले भन्नु भएको कुराहरूमा मैले धेरै राम्ररी पढेर पनि होला सरले पनि मलाइ धेरै माया गर्नुहुन्थ्यो र मैले अहिले विचार गर्दाखेरि मलाई राजनीति शास्त्र किन मन पर्थ्यो भन्दाखेरि राजनीति शास्त्रमा हामीलाई देश विदेसका कुराहरू लगायत हाम्रो देसमा के भइरहेको छ र के हुनु आट्दैछ के भयो भने कस्तो प्रकारले हामीले त्यसलाई सम्हाल्नु पर्छ कसरी हेन्डल गर्नु पर्छ त्यसलाई राम्रो राम्रो सुझावहरू साथै हामीलाई त्यस विषयले के पनि ज्ञात गराउँछ भन्दाखेरि हाम्रो देशमा के भइरहेको छ अहिलेको तत्कालिन परिस्थिति कस्तो थियो र अहिलेको परिस्थिति कस्तो छ के छ अहिले हामीले कुरा गर्नु पर्दाखेरि त्यति खेरको समयमा पहिला पहिला जबखेरि हाम्रो राष्ट्र स्वतन्त्र भएको थिएन त्यतिखेर हामीलाई असाध्य दुखः थियो हाम्रो हाम्रो पुर्खाहरूले धेरै नराम्रो नराम्रो दुखःहरू गरेर सहेर अर्काको मारपिटहरू सहेर अहिले हामीलाई स्वतन्त्रता दिलाएको छ र त्यसै कारणले पनि त्यो कुराहरू सबै हामीले इतिहासले मात्रै जानकारी दिँदैन त्यस विषयमा हामीलाई राजनीति शास्त्रले पनि जानकारी दिन्छ र राजनीति शास्त्रले अझै के गराउँछ भन्दाखेरि हामीलाई राजनीति शास्त्रले आफ्नो अधिकारमा बोल्नु सिकाउँछ आफ्नो अधिकारबारे धेरै कुराहरू भन्नु सिकाउँछ हाम्रो अधिकार हाम्रो हक के छ हामीले कहाँ बोल्नु पर्छ र कहाँ बोल्नुहुँदैन हाम्रो अधिकार माग्नु सिकाउँछ हामीलाई हामीले कसै हामीलाई कसैले हेला गर्दैछ हामीलाई कसैले दुर्व्यवहार गर्दैछ भने हामीले त्यो राजनीति शास्त्र पढेर पनि यत्ति कानून अनुसार तँलाई यस्तो हुन्छ तैले यस्तो गर्नु पाउँदैनस् भन्ने ज्ञात हुन्छ हामीलाइ राजनीति शास्त्र पढेर नै